आफ्नो छोराछोरी भन्दा पनि जब मेरो बाले मलाई अब पढाउनु भएको थियो प्राइभेट स्कुलमै पढाउनु भएको थियो मलाई तर अहिले पनि जब मेरो भाइ बहिनीहरू पढ्दा सानै नर्सरीदेखिको अब फिसहरू दिँदा महिना महिनामै फिसहरू दिनुपर्छ नर्सरीदेखि नै अब हजार रुपियाँहरू त्यस्तो लागिहाल्छ अन्त अब अब प्राइभेट कोचिङहरू गर्नुपर्यो अहिले त पुरा हार्ड छ अब एडुकेसन अन्त अब प्राइभेट कोचिङ अब ट्युसनहरू गर्नुपर्यो तर अब गभर्नमेन्टको पनि अब महिनामा त दिनु पर्दैन सालमा दिनुपर्छ तर अब अलिक गरीब दुःखीहरूलाई अब साह्रो पर्छ सालमा दिनु पनि अन्त अब कक्षा बढ्दै बढ्दै गयो भने झन् अब बढ्छ पैसा अन्त अब प्राइभेट गर्नेहरूलाई पनि अब पैसाहरू बढ्छ अब गभर्नमेन्टहरूलाई गर्ने पनि अन्त बढ्दै जान्छ अन्त गरीब दुःखीहरूलाई गर्नेहरूलाई झन कलेज गर्नु सक्दैन गरीब दुःखीहरूलाई झन् कलेज गर्नु साह्रो पर्छ